मेरोमा समय वा सामग्रीहरू कम हुँदाखेरि मैले बनाउने खाना हो भुटेको भात र यो भुटेको भात बनाउँदाखेरि चाहिँ धेरै सजिलो छ यसमा बेसी समय लाग्दैन यदि हामीलाई कहीँ ठाउँमा जानको लागि हतार भइरहेको छ भने हामीले यो भुटेको भात बनाउन सक्छौँ किनभने यो बेसी भनेको दुई तिन मिनेटमा पाकिहाल्छ है र यो चाहिँ बेसी बेसी पनि हामीले किनभने खाँदैनौँ हामी बिहानहरू खाँदाखेरि यो कम नै खाने गर्छौँ र हाम्रोमा समय वा सामग्रीहरू कम हुँदाखेरि चाहिँ सबसे असल तरिका चाहिँ हामीले खाना बनाउनमा चाहिँ भुटेको भात नै रहेको छ